हजुर फुपू नमस्कार हजुर हामी हजुर हामी भोलि आउँदैछौँ ल तपाईँकोमा म मेरो छोरा हो त्यसपछि ज्वाइँ पनि आउनुहुन्छ हामी अब एक दुई दिन त्यही त ज्वाइँलाई छुट्टी मिलाएर चाहिँ एक दुई दिन बस्ने गरी हो घुमघाम गर्नु आऊँ भनेको कालिम्पोङ अँ हजुर हजुर अँ त्यही त हजुर कि अन्त त्यही ज्वाइँले एक दुईवटा जग्गाहरू फुपूलाई सोधिराख्नु नि हौ भन्नु भन्दैथ्यो नि त कि अन्त अब हामी त कालिम्पोङ कहिले आएको छैनौँ हो अनि त्यही भएर नि ए ए हजुर हजुर अन्त ए हजुर सबैजना ठिकै हुनुहुन्छ त अन्त सबैजना ठिकै हुनुहुन्छ हो हुन्छ हुन्छ तपाईँहरू पनि ठिकै हुनुहुन्छ होला

छुट्टी त भोलि बिहानै गरेर आउने हो अब भोलि त अब यत्रो टाढोबाट आउनु पर्छ अब भोलि घुम्नु जानु त आबो थाकेको पनि हुन्छ होला हो अन्त अब पर्सि चाहिँ तपाईँ पनि यसो मिलाउनुहोस् न ल तपाईँ पनि जानु अब हामी त चिन्दैनँ पनि हो अन्त तपाईँ पनि जुम्न घुम्नु भनेर पहिल्यै गरिराखेको नि फोन ए होइन नानीले नर्मल खानै खान्छ हामीले खाने नै कि हजुर हजुर अब ए हजुर हजुर हुन्छ प्रिपेरमै आउँछौँ नि हामी ल फुपू हुन्छ आइ आएपछि ए हुन्छ हुन्छ हुन्छ फुपू हामी म भोलि गाडीमा चढिसकेर तपाईँलाई कल गर्छु नि ल हुन्छ हुन्छ हुन्छ फुपू हुन्छ भोलि कल गर्छु नि त